म पुस्तक किन्दा विशेष गरी नेपाली पुस्तक किन्दा चाहिँ प्रधान नगरमा अवस्थित ज्ञानकला पुस्तक भन्डारबाट नै किन्ने गर्दछु र यहाँ चाहिँ अरू ठाउँमा हेरी वा अरू स्टोरहरूमा भन्दा धेरै नै सस्तो मूल्यमा पुस्तकहरू पाइन्छ र यदि अनलाइनबाट कुनै पुस्तकहरू किन्नु पर्यो भने र अनलाइनबाट पुस्तकहरू किन्दा चाहिँ हाट घरबाट पनि म पुस्तक किन्ने गर्दछु